महिलाहरू त्यसै नै फ्रिडम पाउँदैन केटाहरूभन्दा होइन महिलाहरू अब त्यस्तै स्ट्रिक्टमा राखेको हुन्छ इन्डिपेन्ड हुँदैन होइन केटाहरूभन्दा चाहिँ केटीहरू चाहिँ म मानिदिन्छु केटीहरूलाई होइन अब हेर एउटा बुढीबुढीलाई बुढाले छोड्यो भने कस्तो हुन्छ अब नानी हुर्काउनुपर्छ महिलाले होइन सबै काम महिलाले गर्छ तर होइन सबै काम गर्छ कसले हुर्कायो भन्दा बाउले होइन बाउलाई चाहिँ अब टक्कै मान्दिनँ तर जुन दिन आ छोरीले छोराछोरीले काम बिगार्छ आमाले हो आमाले हो भन्छ होइन त्यस्तो त कहाँ पायो त होइन आफ्नो लागि हुनुपऱ्यो नि त केटीहरूको खालि त त्यस्तो फ्रिडम हुनुपऱ्यो जस्टिस चाहिन्छ केटीहरूलाई पनि होइन तर मलाई त्यस्तो थाहा भएन केटीहरूको बारेमा यति चाहिँ भनिदिएको मैले होइन